हलो हेलो ए पूर्णिमा हो ए सुस्मिता पूर्णिमा

त्यही त हौ मलाई त एकदमै मन पऱ्यो अनि त त्यहाँको किनेर ल्याएको थिएँ नि त तिमीले किन्यौ कि किनेनौ त्यहाँनिरको ट्रेेडिस्नल त्यो बक्खुहरू पाउँदोरहेछ नि पाङदेनहरू मैले त किनेँ नि एकजोडी ए मैले पनि शेर्पाको ड्रेस किनेँ नि एकजोडी बक्खु पाउँदोरहेछ पाङ्देन पाउँदोरहेछ है टोपी हन्जु सबै किनेर ल्याएँ नि एकजोडी तर त्यसको अर्नमेन्ट्स त्यहाँनिर त तामाङको सबै जातको सांस्कृतिक भेषभूषा त कति मजाले आरामले मिल्दोरहेछ नि त्यहाँबाट त हो तर मैले त अब दार्जिलिङको दार्जिलिङको चौरस्तामा त्यो एउटा दोकान छ कि ट्रेडिस्नल ऊ यो कल्चर ट्रेडिस्नल अर्नमेन्ट्सहरूदेखिन्को दोकानहरू छ त्यो दोकानमा त हामीले मजाले लुगाफाटादेखिको लिएर कल्चरल अर्नमेन्ट्सहरू थुप्रै पाउन सक्दोरहेछ अब पछि किन्नुको लागि त एउटा फेरि ग्रुप मिलौँ अब अस्ति भर्खर त घुमेर आइगयौँ दार्जिलिङ त एक एकजोडी किनी पनि हाल्यौँ अब त यसो अरूहरूलाई लगाएर पनि देखायौँ साथी भाइहरले पनि पुरा मन परायो मेरो अफिसमा पनि हो तिनीहरू त त्यहीँ

पाउँदरहेछ त तिमी अस्ति अर्कै ग्रुपमा भयौ नि त एकदुई दिन एकदुई दिन घुम्नुको लागि पनि हाम्रै ग्रुपमा घुम्ने भएको भए कति मजा आउँथ्यो त्यहाँनिर दार्जिलिङमा

अँ त्यही त मेरो पनि अफिसबाट कलिगहरू धेरैजना जाने भएको छ योपालि चाहिँ उनीहरूले पनि पुरा मन परायो फोटोहरू देखेर पुरा खुसी भइरहेको छ उनीहरू पनि दार्जिलिङ कस्तो राम्रो घुम्ने ठाँउहरू पनि ट्रेडिस्नल फुडहरू पनि कस्तो राम्रो राम्रो पाउने है फेरि काँसाको थालमा अनि त पुरा मन पराइरहेको छ त्यही त योपालिको विन्टरमा डिसेम्बरमा योपालिको डिसेम्बरमा चाहिँ फेरि घुम्नु जाने एउटा प्लान मिलाएको छ एक हप्ताकै भए पनि छोटो यही ग्रुपमा तिमीलाई पनि म हाल्छु नि योपालि चाहिँ ल तिम्रो पनि कति जना साथीहरू छ त्यही त अब भर्खरै याद भयो नि कस्तो पाराले घुम्नु पर्दोरहेछ भनेर है त्यहाँनिरको याद भयो अब त हामी मजाले सक्छु ग्रुपमा लिड गर्नु पनि सक्छु अब त हामी मजाले अब मिलाएर जाऔँ न टाइम कसरी हुन्छ हो अफिसहरू कहिले छुट्टी छ अँ डिसेम्बरमा जाने हो डिसेम्बर पनि पन्ध्र तारिकउता जाने हो तर त्यतिबेला अलिक जाडो हुन्छ हो जाडोको लुगाहरू चाहिँ अलिकति हिसाबमै बोकेर लानुपर्छ त्यसै गरौँ न त त्यसै गरौँ हुन्छ हुन्छ बाई